मैले चाहिँ एउटा फेसबुकमा एउटा एड् देखेको थिएँ र त्यो एड् चाहिँ लेक लेक्मीको सन्सक्रिमको एड् रहेछ र मलाई चाहिँ एकदमै एड् चाहिँ राम्रो लागेर मैले चाहिँ त्यो प्रडक्ट मगाएको थिएँ र त्यो प्रडक्ट चाहिँ सात दिनभित्रमा आइपुगेको थियो र जुन त्यो प्रडक्ट युज गर्दाखेरि चाहिँ एकदमै अनुहारमा चाहिँ जब त्यो वास गर्दाखेरि चाहिँ एकदमै अनुहारमा ड्राई खाले त्यस्तो थोप्ला थोप्ला बस्ने त्यो सेतो सेतो बस्ने खाले रहेछ र त्यो सन्सक्रिमको प्रडक्ट चाहिँ मलाई चाहिँ एकदमै नराम्रो लाग्यो र त्यसले स्किनहरू पनि साह्रै ड्राई बनाइदिँदो रहेछ र बेलुका जुन वास गर्छ तब फेरि सेतो सेतो पुरा फुटेको जस्तो थोप्ला थोप्ला सब बस्दो रहेछ र मलाई चाहिँ त्यो ए प्रडक्ट चाहिँ एकदमै मन परेन